अहिले प्रविधिको कारणले चाहिँ अब हामीमा धेरै नै परिवर्तन आएको छ र यस अब यो परिवर्तनकोबारेमा अब भन्नुपर्दा चाहिँ अब यो नयाँ तक्निकी अब यो जस्तो फोनहरू भयो फोनमा नाना भाँतीको युट्युब च्यानलहरू भयो होइन हामीले खाना पकाएकोदेखि लिएर कसरी पकाउनु पर्ने अब डान्सहरू सिक्नुपर्दा कसरी सिक्नु पर्ने हरेक थोकको जानकारी दिएको हुन्छ यसमा अब अब यही फोनद्वारा अब हामीले बाहिर भएको आफन्त मान्छेहरू भिडियो कलद्वारा हेर्न सक्छौँ बात गर्न सक्छौँ होइन उहाँहरू डुलेको घुमेको कतिवटा ठाउँहरू हेर्न सक्छौँ र कतिवडा अब यो फोनमा हामी अब जानु नसक्ने जग्गा पनि अब हामीले यहीँ फोनद्वारा नै अब खोजेर जान सक्छौँ है नचिनेको ठाउँतिर पनि र धेरै नै अब परिवर्तन आएको छ र अब फोनमै हेरेर हामी हरेक थोक सिक्न सक्छौँ र यो नयाँ तक्निकीले चाहिँ अब एक प्रकारले हामीलाई फाइदा पनि दिएको छ है र उहिलेको बारेमा भन्नुपर्दा चाहिँ पहिलेको बारेमा भन्नुपर्दा चाहिँ अब नाचगान हेर्नको लागि अब कि त बिहाबटुलमा नाचगान हुन्थ्यो त्यही हेर्नु पर्थ्यो अब केही पूजातिर स्टेजतिर गीत गाएको त्यही हेर्नु पर्थ्यो अह फोन थिएन अन्त अब गीतहरू नाचेकोहरू हेर्नु पर्यो भने हप्तामा एकपल्ट अब चित्रहार हुन्थ्यो त्यही चित्रहार हेर्यो दस पन्ध्रवटा गीतहरू दस पन्ध्रवटा पनि हुन्थेन पाँच छवटा गीतहरू नाचेकोहरू हुन्थ्यो त्यो हेर्यो अन्त पैसा तिरेर पिक्चरहरू हेर्थ्यौँ अन्त गीतहरू सुन्नु पर्यो भने रेडियो हुन्थ्यो रेडियोमा जे बज्यो त्यही गीत सुन्यो अब पहिला चाहिँ त्यस्तो थियो र अहिले परिवर्तन भएकोले चाहिँ अब हामीलाई एकप्रकार राम्रै छ धेरै मनोरञ्जन नै गरेको छौँ हामीले